मेरोमा सांस्कृतिक सम्बन्धित केही कला भनेको हाम्रो डान्स हो नेपाली जुन चाहिँ मारुनी नृत्यहरू सङ्गिनी बालन यो सबै हो अनि हाम्रोमा कपडा चाहिँ दौरा सुरुवाल ढाका साडी चौबन्दी चोलो हो